मैले एउटा लोटसको क्रिम किनेको थिएँ है त्यो एकदमै मलाई चाहिँ लाभदायक भयो मेरो स्किनमा एकदमै सुट गर्यो मेरो स्किनमा ग्लो पनि आयो त्यही कारण त्यो प्रडक्ट चाहिँ मेरा सबै साथीभाइहरू मेरो आफन्तहरूले पनि मन पराउनु भयो अन्त उहाँहरूले पनि किन्नु भ किन्नुको लागि एकदम उत्सुक हुनुहुन्छ